हेलो हजुर हो त हजुर बहिनी हजुर अच्छा हजुर हजुर आलु भन्नु हुन्छ भने बहिनी अब आलु हेरी हेरी छ है तपाईँको यो बर्द्धमान आलुहरू बिस रुपियाँ अब किलोमा बिस रुपियाँ किलोहरू छ त्यहाँदेखि यो भुटान आलुहरू भयो पैँतिस रुपियाँ किलो छ अब तपाईँलाई त बिहाको लागि चाहिएको रहेछ है अलिक धैरै नै पनि अब लानुहुन्छ होला तपाईँले धेरै धेरै लानुभयो भने त म मिलाइदिन्छु नि एकदम ठिक दामै लगाइदिन्छु नि हजुर हजुर एकदम एकदम बहिनी तपाईँले उयो गर्नुस् मेरो यही वाट्सएप नम्बर पनि यसैमा छ तपाईँले यसमा कति सब्जी अब के के चाहिन्छ कति अब कति किलो के चाहिन्छ हो सबै पठाइदिनोस् अगर मे मेरो दोकानमा भएन भने पनि म तपाईँलाई जसरी पनि एरेन्जमेन्ट गरेर एकदम ठिक दाममै लगाएरै पठाइदिन्छु नि हुन्छ हुन्छ बहिनी एकदम त्यो झन् सजिलो हो हो त्यस्तै गर्दा पनि हुन्छ तिमीलाई कति कति किलो जस्तो बहिनी लानु चाहिँ दस हुन्छ हुन्छ दस केजी हो भने त भइहाल्छ हुन्छ तपाईँले एउटा लिस्ट बनाइदिनोस् कि अलिक राम्रो बुझ्ने हेन्डराइटिङमा लिस्ट बनाइदिनोस् अन्त नम्बर वान नम्बर टु गर्दै साइडमा अब कति किलो है अन्त म त्यसैमा फेरि तपाईँलाई अब दाम पनि तपाईँको वाट्सएप नम्बर यसमै छ कि कि अर्को यसमै छ है म तपाईँलाई दामहरू उयो गरेर एकदम ठिकै दाम तपाईँ दाम हेरेर खुसी हुनुहुन्छ म आफूलाई उयो गर्ने नै अब दाम लगाएर तपाईँलाई म एकपल्ट त्यो जुन जुन सामान अब सब्जी चाहिन्छ तपाईँलाई त्यो सामानको लिस्ट दाम पनि म साइडमा लेखेर वाट्सएप गरिदिन्छु नि तपाईँ दाम हेर्नुहोस् कि अन्त तपाईँलाई के कस्तो लाग्छ है दाम त मेरोबाट एकदमै ठिक हुन्छ एकदम ठिक मिलाएर लगाइदिन्छु नि प्रोपर एड्रेस चाहिँ यहाँ देवीडङ्गा यो अञ्चल अफिसको छेउमा हो बहिनी हजुर हजुर एकदम बाटोमै एकदम एक हुन्छ हुन्छ बहिनी एकदम तपाईँ नसुर्ताउनोस् तपाईँले एकपल्ट मेरोबाट सब्जी लानुभयो भने तपाईँले फेरि आउ आउँदो दिनमा अरू साथीहरूलाई पनि तपाईँले मेरै नाम लिनुहुन्छ हजुर हजुर फ्रेस हुन्छ बहिनी हजुर हजुर हुन्छ हुन्छ बहिनी हस् हुन्छ बहिनी